हजुर यहाँ हाम्रो अब धार्मिक संस्कृतिकमा प्राविधिक अविष्कारहरू चाहिँ धेरै नै समावेश भएको छ र तिनीहरूले धेरै चेन्जेस पनि ल्याएको छ हाम्रो डेली लाइफमा चाहिँ है अब पहिला पहिला चाहिँ के हुन्थ्यो धार्मिकमा भन्दाखेरि चाहिँ त्यो पुरानहरू हुने गर्थ्यो कथा भजनहरू चाहिँ हामीले गाएर सुन्थ्यौँ है तर अहिले चाहिँ अब सबै भजन होस् या पुरान होस् त्यो चाहिँ रिकर्डेड हुन्छ अलरेडी है हामीले अनलाइनहरू बजाउनु पनि सक्छौँ अन्त त्यो अब जहाँ बस्छ त्यहीँनिर बजाएर सुन्दा पनि भयो अन्त त्यो एउटा राम्रो वेनिफिट भएको छ र अब सांस्कृतिकमा पनि त्यही हो पहिला अब गाएर होइन यसो क्यासेटतिर बजाउनु पर्थ्यो अब त अहिले त फोन एकदमै हाई टेक्नोलजी भएको कारणले गर्दाखेरि हामीले सानोभन्दा सानो चिपमा पनि अड्काएर हामीले फोनहरूमा युज गरेर गीत हरू सुन्न सक्छौँ है अन्त यही अब यही कुराले चाहिँ धेरै हामीलाई चाहिँ एड्भान्स बनाएको छ